हलो दिदी तपाईँ रोड साइडको दोकानवाला नि के के पाउँछ हौ वहाँ दोकानमा

नयाँ नयाँ आइटम छ नयाँ नयाँ आइटम छ ए पुच्का छ फुच्का अनि त हजुर दालमोठ मन पर्छ हो अनि त झालमुरी मन पर्छ अँ पुच्का म ह त मेरो छोरी आएको छ कि अनि त स्कुल भर्खर छुट्टी भएको छ हो अनि त भन्दैथियो प्युमामा घुम्नु हो अनि त छोरीको छोराको सबैको लिई आउँछु हो अनि त नयाँ नयाँ आइटम बनाउनु ल त्यो छोला भटौरा छ अनि त झोल मोमो छ झोल मोमो अच्छा चाउमिन पनि बनाइदिनु नि त भेज खान्छु भेज हजुर सर्बत पनि बनाइदिनु ल चारवटा अँ बलगत पनि बनाइदिनु ल चारवटा इडली पाउँछ ल ल सबै सबैजना आउँछ ल मिठो बनाउनु ल ल हुन्छ दिदी भोलि आउँछु ल